यसमा चाहिँ हामीले आफ्नो बालीहरू त लगाउँछौँ बस्ती एरियमा है बस्ती एरियामा बालीहरू लगाउँछौँ तर यसमा हामीले बेचबिखन गर्न चाहिँ एकदमै असुविस्ता हुन्छ किनभने गाडी घोडाको असुविस्ता हुन्छ बाटो नालाको अब असुविस्ता हुन्छ त्यसले गर्दाखेरि हामीले बजार मा टाडो टाडो लानु सक्दैनौँ कोही बेला अब गाउँ बस्तीमै बिक्री हुन्छ एकदम थोरै दाममा कम्ती दाममा बिक्री हुन्छ यसमा चाहिँ अब सरकारले अब राम्रोसँग बाटो बनाइदिनुभयो भने बाटोहरू भइदियो भने गाउँ बस्तीको रिमोट एरियाको मान्छेहरूले पनि ती कुराहरूलाई चाहिँ राम्रोसँगले अब फाइदा उठाउँन सकिन्छ कि गरेको दु ख दु ख गरेर कृषकहरूले दु ख गरेर किसानहरूले दु ख गरेर लाएको त्यो अन्न बालीहरू चाहिँ अब राम्रोसँगले बजारसम्म पुऱ्याउन सक्यो भने त्यसमा अब धेरै फाइदा हुन्छ अहिले त अब रिमोट कति धेरै ठाउँमा रिमोट एरिया छ जहाँ गाडीहरू पुग्दैन बोकेर हिँडेर धेरै लामो बाटो हिँड्ने गरेर बोक्ने गर्छ त्यसले गर्दाखेरि बोकेको भाडा काट्छ त्यसले गर्दाखेरि चाहिँ आफूले चाहेको दाममा बेच्न सकिरहेको छैन कति गाउँबस्तीको मान्छेहरूले त्यही कारण बाटो राम्रो भयो भने गाडीहरू यसरी नै उपल्बधी भयो भने त्यसमा चाहिँ अब गाउँबस्तीको मान्छेले पनि आफूले चाहेको जस्तो दाममा आफ्नो सामान अन्न बालीहरू बेच्न सक्नुहुन्छ है